हजुर तपाईँ त्यही क्याब ड्राइभर बोल्नुभएको हो अङ्कल मैले तपाईँलाई पर्खेको त अन्त झन्डै दुई घन्टा हुन आँटिसक्यो त मेरो फ्लाइट छ अङ्कल साँढे बाह्रमा तपाईँले भन्नुभएकै टाइममा आठ बजी नै म आएर यहाँनिर उभिरहेको छु म तपाईँ आउनुहुन्छ होला आउनुहुन्छ होला भनेर पर्खेँ तर पनि तपाईँ आउनु हुँदैन मेरो साँढे बाह्रमा फ्लाइट छ होइन अनिखेरि मलाई जसरी पनि आज पुग्नुपर्छ अनि मेरो भरे फ्लाइट मिस भयो भने तपाईँलाई थाहा छ त के सिलगढीको बाटो कति जाम हुन्छ भनेर भरे त्यहाँनिर केही ढिलो भयो भयो भने मेरो फ्लाइट लेट भएर मेरो फ्लाइट मिस भयो भने तपाईँले पैसा दिनुहुन्छ त्यसको मलाई जसरी पनि आज कलेज ए जसरी पनि मलाई त्यहाँनिर पुग्नुपर्छ मलाई भोलि कलेज भ्याउनुपर्छ भोलि जसरी पनि मैले झन छिटो हुन्छ होला भनेर तपाईँलाई झन ट्रस्ट गरेर फर्स्ट तपाईँलाई नै कल गरेर यसरी बोलाएको त तपाईँले नै ढिलो गरिदिनु हुँदैछ त यसरी त्यसरीम त्यसरी हुँदैन नि अङ्कल मैले हेर्नुहोस् है तपाईँलाई तपाईँले मलाई बिहान आठ बजी आउनु ल भन्नुभयो अनि आठ आठ बजी नै म आइपुगेको थिएँ अहिले हेर्नुहोस् त साँढे दस हुन आँटिसक्यो अङ्कल त्यसरी हुँदैन नि मलाई पनि मलाई पनि टाइम मलाई पनि टाइम कसरी टाइम कसरी म्यानेज गर्नुपर्छ मलाई पनि थाहा छ तपाईँ झन ड्राइभर हुनुहुन्छ तपाईँले झन कतिवटा प्यासेन्जरहरूलाई पुऱ्याउनु पर्छ कतिवटा त इमर्जेन्सीमा आएको हुन्छ म पनि इमर्जेन्सीमा आएको तर तपाईँले यसरी हेर्नुहोस् ढिलो गरिदिनु भयो अब तपाईँ आइपुग्नु हुँदा नआइपुग्नु हुँदाखेरि झन् मैले झन् यो अर्डर अर्डर गरेकै यो क्याब हो मैले पैसा तिरिसकेको यसको पैसा ती पैसा नतिरेको भा ढिलो गरिदिनु भएको भा त्यो अर्कै कुरा हो तर मैले पैसा तिरिसकेर पनि तपाईँ यसरी ढिलो आइदिनु हुँदैछ र मेरो जुन फ्लाइट छ मलाई बागडोग्रा पुगेर मलाई बागडोग्रा पुगेर जसरी पनि त्यहाँनिर त्यहाँनिर टिकेट्स निकालेर सबै गरि गरिसकेर मलाई होइन नि त्यसरी कहाँ हुन्छ नि अङ्कल तपाईँ कहिले आइपुग्नु हुन्छ भन्नुहोस् त ढिलो त्यसरी भन्नुभएको भए त अघिदेखि मैले तपाईँलाई अघिदेखि कल गरेको तर तपाईँले कलै उठाउँदैन तपाईँले भ्याउनु हुँदैन थियो भने त पहिल्यै भन्नुपर्थ्यो नि तपाईँले अगाडि नै भन्नु भन्नु भएको भए मैले अलरेडी अर्कै क्याबहरू बुक गरिसकेको हुन्थेँ अब हेर्नुहोस् त तपाईँले बिच बिच बिच बाटोमा तपाईँले यसरी ढिलो गरिदिनु भयो तपाईँलाई लाग्छ हामी त्यो आधा घन्टा दुई घन्टातिर हामी सिलगढी पुग्छ होला त्यो पनि अहिले पानीझरीको टाइममा यस्तो बेसी ट्राफिक हुन्छ जसरी पनि छिटो आइदिनुहोस् अङ्कल छिटो आइदिनुहोस् प्लिज छिटो आइदिनुहोस् म त्यही छु अघिदेखि म दुई घन्टादेखि म त्यही जग्गामा छु जहाँनिर तपाईँले भन्नु भएको थियो हुन्छ छिटो आउनुहोस् है प्लिज छिटो आउनुहोस् है ल हुन्छ